हिजो मैले नि सोसाइटीमा बजार गएको थिएँ कि अन्त सोसाइटीमा यसो निक्लिनु मन पऱ्यो हो स्वेटर किन्नु मन परिरहेको थियो र निक्लिएको थिएँ त्यहाँनिर त कस्तो राम्रो राम्रो निकालेको रहेछ सेलमा पनि रहेछ कलर पनि राम्रो डिजाइनहरू अगाडि खुला भएको लामो छोटोहरू पनि रहेछ हामी अलिक मोटोहरूलाई पनि ठिकै हुने खालको हो अन्त मैले किनेँ राम्रो रहेछ त्यो त्यहाँदेखि किनेर चाहिँ ल्याएको छु कलरहरू यति राम्रो डिजाइनवाला हो अगाडि पनि खुला टाँकहरू पनि मजाको खालको रहेछ की अन्त किनेर ल्याएँ लामो लामो पनि छोटो पनि सबै किसिमको रहेछ तर मलाई चाहिँ लामो मन पऱ्यो किनेर ल्याएको छु